हेलो अँ अच्छा भाइले फोन गर्नु भएको थियो के मतलब फुलको विस् अच्छा त्यही त कस्तो फुलहरू इन्डोर प्लान्ट डेकोरेटिभ प्लान्ट अथवा सिजनल फ्लावर कस्तो प्रकारको चाहिँ ए त त्यसो भए तपाईँहरू एकपल्ट आउनु सक्नुहुन्छ अब यो इन्डोर प्लान्टको त अब यहाँ नर्सरी छ है कालेबुङमा है अब इन्डोर प्लान्टको त अब नर्सरी भेट्न सकिन्छ यहाँको मोडरेट क्लाइमेटले गर्दाखेरि यसै पनि फ्लोरिकल्चर अब कालेबुङमा त त्योबाहेक अब तपाईँहरूलाई कस्तो प्रकारको फुलको मन लागेको छ कि ए क्या क्याफेमा डेकोरेसनको लागि डे डेकोरेटिभ प्लान्ट मा ता विशेष अब सकुलेन्टहरू हो है जापानिज क्या क्याक्टसहरू हो हेर्नु सक्नुहुन्छ तपाईँहरू त्यसबाहेक अब यो जस्तो हुन्छ नि यो एजिलियाहरू बोनसाई बोनसाई गरेको प्लान्टहरू एजिलियाहरूमा अथवा अरू फ फ्लावरिङ प्लान्ट पनि बोनसाई प्लान्टहरू चाहिँ तपाईँहरूले राख्नु सक्नुहुन्छ यो सबको लागि चाहिँ तपाईँहरू नर्सरी आएर हेर्न सक्नुहुन्छ हामीले लगभग धेरै मात्रामा बाहिर पनि हामी सप्लाई गर्छौँ ठिकै छ तपाईँहरूलाई कस्तो प्रकारको चाहिएको हो आएर हेर्नु सक्नुहुन्छ आइ़डिया लिनु सक्नुहुन्छ हामी त्यतिबेला तपाईँलाई आइडिया दिन्छौँ हुन्छ हुन्छ हवस् धन्यवाद